औ यहाँ हेर न इ अस्ति क्या सेरपले स्कुलमा क्या ब्यागको उयो चुटाएँ भन्दैथ्यो नि क्या अनलाइन मगाइदिनु पर्यो भन्दै थिएँ नि अँ ठिक्कै त्यही दिनै घरमा गएर एयो फ्लिपकार्टमा हेरेको त त्यसले फेरि अस्तिदेखि मिन्यन्सको ब्याग मिन्यन्सको ब्याग भनेको भनेकै थियो नि त हो ठिक्कै ब्लु कलरमा मिन्यन्सको ब्याग रहेछ कि अन्तखेरि बाह्र सयको रहेछ हो बाह्र सयको ब्याग चाहिँ डिस्काउन्ट चल्दै रहेछ अन्त फिफ्टी पर्सेन्ट डिस्काउन्टले गर्दा चाहिँ छ सय रुपियाँ पर्यो सिपिङ चाहिँ त्यो पचास गरेर चा अन्त साढे छ सय भनौँ न पचास रुपियाँ त सिपिङको त के लगाउनु है अँ नि हेर न कस्तो राम्रो आएछ नि हौ तर पहिलाको त्यो ब्याग यहाँनिर त्यो भोटेकोमा किनिदिएको नानीलाई हो बाह्र सय कि यसको बउले किनिदिएको बाह्र न हजार यस्तै हजारदेखिन्को माथि नै किनिदिएको यो त हेर न इ फिफ्टी पर्सेन्ट डिस्काउन्टमा अझै उल्टा साढे छ सयमा सिपिङ जोडेर त्यो पनि होइन कस्तो राम्रो ब्याग आएछ नि हौ नानीले पनि पुरा मन परायो हो त्यसले फेरि अस्तिदेखि मिन्यन्सको ब्याग मिन्यन्सको ब्याग चाहियो मिन्यन्सको ब्याग चाहियो भनेको भनेकै थियो बजारमा पनि कत्ति खोज्यौँ राम्रो खालको मिन्यन्ससै नपाउने स्पाइडरम्यानहरू चाहिँ स्पाइडरम्यानहरू चाहिँ पुरै पाउँदो रहेछ हो तर यो मिन्यन्सको चाहिँ हत्तपत्त नापाउँदो रहेछ हौ हो त्यो टिन खालकोमा चाहिँ अस्ति भेटेको थिएँ कि तर त्यो महँगो भन्दैथ्यो तर त्यो हेरी त यो हेर न इ कस्तो राम्रो छ मेटिरियल पनि राम्रो न राम्रो छ हो कलरहरू पनि राम्रो रहेछहौ यसको त चेनहरू हेरेको कि चेनहरू पनि मजाको रहेछ हो अन्तखेरि फेरी खाना खाना रहेछ टिफिन हाल्ने अलग्गै यता अम्ब्रेलाहरूको लागि अलग्गै यता पेन्सिल बक्स हाल्नु अलग्गै कपिको लागि र बुकको लागि पनि मजाले अलग अलग दिएको रहेछ हो अन्त यो त मलाई राम्रो लाग्यो त्यसले फेरि जहिले पनि ल्याङफ्याङ पारेर हाल्छ यसरी थुप्रै अब भित्र खाली जग्गा छ भने चाहिँ नानीलाई पनि सजिलो नि त है डल्लै खाँदेर ल्याउँछ नि त अरू बेला हाम्रो नानीले कि अन्त यसको चाहिँ हेन्डलहरू पनि राम्रो हेर न इ बोक्नेहरू पनि राम्रो रहेछ यताबाट मजाले यसरी क्रस गरेर लामो पारेर बोक्छु भन्दा पनि हुँदो रहेछ अन्त यो चाहिँ पछाडि रुक साइड गरेर बोक्छु भन्दा पनि हुँदो रहेछ अँ हेर न कलर पनि राम्रो आएको छ है त्यसले फेरि मिन्यन्स मिन्यन्स मिन्यन्स मिन्यन्स भन्दैथ्यो म त तर फ्लिपकार्टमा डाउट लाग्दै थियो हो मगाउनु कि नमगाउनु हुँदै थियो फेरि तिमीले अस्ति त्यो तिम्रो नानीलाई मगाएको पनि राम्रै आयो भनेको सम्झिएँ नि त टक्कै त्यति बेला हो अन्तखेरि हेर न यहाँ मगाएको तिम्रो कस्तो भयो अहिले ठिकै छ कि चल्दैछ कि बिग्रियो त्यो ब्याग अँ केटा केटीहरू त हुनु त खपाउनु त खपाउँदैन है जस्तै बलियो ल्याइदिए पनि तर अब बजारको हेरी चाहिँ यो राम्रै हो है राम्रै छ है अँ ए अँ के भन्छ हेरौँ सेरपले कति दिन खपाउने हो यो ब्याग हो तर मलाई त राम्रै लाग्यो जति सक्दो राम्रै लाग्यो यो प्रडक्ट चाहिँ तिमीले पनि भन है मगाउँछौ भने छोरीहरूको लागि पनि छ त राम्रो राम्रो अँ तिम्रो झन् प्रनवीले युनिकर्न मन पराउँछ होइन अँ युनिकर्नको यसमा पनि यही खालको अझै कलर क्या मजा मजाको छ

बार्बी क्वीकमा पनि थियो त्यो बार्बीको थिममा हो अन्त यो ऊ यो पनि ए त्यही त हेर त तिमी पनि हेरिहेर न एकपल्ट चेनहरू पनि राम्रो छ हेर त इ बलियो खालको चेन छ हो अँ ए र पनि भन न तिमी मगाउँछौ भने मेरोमा त्यहाँबाट कोइन पनि छ कि म कोइन युज गरिदिन्छु नि त्यो कोइन युज गरेर अझै अलिक के के कुरामा त कम्ती पो पर्दो रहेछ त अँ म पनि त अनलाइन अनलाइन अनलाइन मन पर्दैन त आजकल अनलाइन है तर यहाँ यसमा चाहिँ राम्रै एक्सपिरियन्स भयो है अँ राम्रो लाग्यो मलाई त राम्रो राम्रै लाग्यो

अँ त्यही त यस्तै ब्याग मेरो पनि त्यो मेरो उयसको उसको मेरो हजबेन्डको क्या उयसको बर्थडे बर्थडे छ भन्दै थियो त्यो उसको साथीको छोराको छोरै छन्त अन्त उसलाई पनि भयो भने चाहिँ यस्तै खालको मिन्यन्सको अर्को पनि छन्त यल्लोमा पनि छ मिन्यन्स हो सेरपले चाहिँ ब्लु नै मन पराउँछ नि त मिन्यन्स त्यही भएर मैले ब्लु नै ल्याइदिएँ हो उसलाई चाहिँ यल्लो मगाइदिनु पर्यो हौ यसको चाहिँ अब सिङ्गल मिन्यन्स छ मिन्यन्स चाहिँ एउटा मात्रै छ होइन तिमी त्यसमा चाहिँ दुई तिनवटा मिन्यन्सको त्यो उयसहरू छ डिफ्रेन्ट डिफ्रेन्ट म त चिन्दिनँ पनि कार्टुन क्यारेक्टर त्यति साह्रो नानीले चाहिँ चिन्छ हौ अँ त्यही त अँ राम्रो लाग्यो राम्रो लाग्यो मगाऊ अब अँ पैसा हालेपछि चाहिँ अब पैसा हालेँ भनेर चाहिँ ऊ यो होस् न है राम्रो रहेछ हौ यो फिल्पकार्टको मन पर्यो मलाई ब्याग मन पर्यो तिमी पनि भन न ल किन्छौ भने राम्रो छ है राम्रो छ केटी किन्छौ भने भन